मलाई ज्ञान आएदेखि नै वा भनौँ मेरो संज्ञानमा कुनै पेसा अपनाउनु पर्छ भन्ने कुरो लागे पछि नै एकजना शिक्षक भएर जिन्दगी बिताउने रहर लागेको हो अनि भविष्य पनि एकजना राम्रो शिक्षक भएर नै बिताउन पाऊँ भन्ने मलाई अहिले पनि लागेको छ